हेलो जमेटोबाट बोल्नुभएको अहिले तपाईँ कहाँ हुनुहुन्छ मैले हालैमा अलिकति समय अगाडि चाहिँ तपाईँहरूकोबाट खाना अर्डर गरेको थिएँ हो र यो खाना चाहिँ मेरोमा कति टाइम समय बाद आउँछ त्यो भनिदिनुहोस् न ल अन्त तपाईँ अहिले कहाँ आइपुग्नु हुन्छ र मेरोमा म भएको ठाउँमा खाना आउन चाहिँ कति समय लाग्छ ते त्यस बारेमा भन्दिनुहोस् होला धन्यवाद